हेल्लो भन्नुहोस् हजुर ए तपाईँको के मोडलको फोन हो एमआई अनि मेरो मन्डे मन्डे बन्द हुन्छ मन्डे र सन्डे चाहिँ बन्द हुन्छ अरू दिन खुला हुन्छ हजुर तपाईँले ट्युस्डे लिएर आउँदा हुन्छ नि टाइम तपाईँ साढे आठ बजेतिर आउँदा पनि हुन्छ तपाईँको असली लाउने भने चाहिँ चार पाँच हजार लाग्छ हैन डुप्लिकेट लाउने हो भने चाहिँ पच्चिस पच्चिस सौ तिन हजारसम्मन् चाहिँ लाग्छ हजुर तपाईँ ल्याउनुहोस् न त फोन के मोडल हो अब मजाले हेरेपछि थाहा हुन्छ मलाई पनि कस्तो हो फोन हैन मोबाइल नम्बर सोधेको हैन मैले चाहिँ मोडल ओ अनि त तपाईँ आउनुहोस् न त ट्युस्डेतिर हैन साढे आठ बजेतिर आउनुहोस् मेरो दोकानमा आउनुहोस् अनि त म फोन हेर्छु र सबै त्यतिखेरै भन्छु नि दामहरू नि कति लाग्छ हैन सबै भन्छु त्यतिखेरै मन्डे बन्द हुन्छ भनेको ट्युस्डेतिर आउनुहोस् नि हुन्छ हुन्छ साढे आठ बजेतिर आउनुहोस् नि